हेलो हजुर यो काल कालेबुङ टुरिस्ट गाइड हो ए हजुर म यता कलकत्ताबाट आउँदैछु है अहिले कालेबुङमै छु छन त हामी यहाँ मेफेयर होटेलमा बस हामी पाँचजाना छौँ ग्रुपमा है अन्त यो कालेबुङको एकदुईवटा तपाईँहरू एक दुईवटा यस्तो जग्गाहरू भनिदिनुहोस् न तपाईँहरू कुन कुन चाहिँ यसो हामी जानु अलिक राम्रो हुन्छ होला घुम्न जग्गाहरू छ होला हजुर हजुर सबै हजुर हजुर

हजुर हजुर

हुन्छ हुन्छ गाडी त हाम्रो आफ्नै छ है हाम्रो आफ्नै गाडीमा तपाईँहरू तपाईँ पनि जान सक्नुहुन्छ अन्त विशेष गरी अब हामीलाई चाहिँ गु गुम्बाहरू भन्दा पनि हामीलाई यसो भ्यू यो भ्यू देख्ने जग्गाहरू नै एकदम हिमालको भ्यूहरू देख्ने जग्गा है त्यस्तो जग्गाहरू त तपाईँहरूले हजुर हजुर त्यस्तो जग्गाहरू देखाइ दिनुभयो भने चाहिँ अझ अझै राम्रो हुन्थ्यो है

हुन्छ हुन्छ हजुर हजुर त्यो म तपाईँलाई प्रोभाइड गरिदिन्छु है अनि भोलि बिहान नौ बजे चाहिँ तपाईँहरू आइदिनुहोस् न है मेफेयरमा हुन्छ हुन्छ हुन्छ मेफेयर मेफेयर होटेलमा आउनुहोस् न हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू